यो अहिले दार्जिलिङ पाहाडमा कुनै पनि खेलकुद जस्तै कल्चलर भाषाशैलीहरूतिर चाहिँ एउटा पठेक आफ्नो आफ्नो एउटा क्षेत्र छैन जस्तै यो स्टेट गभर्मेन्टमा छैन यहाँ अहिले त जिटिएले चलाउँदैछ दार्जिलिङ अनि त्यसको लागि चाहिँ यहाँ के अब यहाँ पाहाडमा बस्ने मानिसहरू कतिपय मानिसहरू यस्तो छन् कि खेलकुदप्रति अति नै राम्रो पनि छन् कसै फुटबलमा राम्रो छन् कसै क् कराटे ताइक्वान्डो भलिबल बासकेटबलतिर राम्रो छन् तर उनीहरूले एउटा स्कोपै पाएको छैन किनभने यहाँ दार्जिलिङतिर त एउटा स्कोपै छैन जस्तै भन्छ यहाँ दार्जिलिङतिर खेल सानसानो खेलहरू आयोजित गर्छ एउटा भाषाशैलीको बारेमा पनि गर्छ तर त्यसमा चाहिँ बाहिर बाहिर चाहिँ जान सक्दैन त्यो स्कोप छैन त्यो भित्र यो पाहाडभित्र नै रहिरहन्छ अनि मलाई चाहिँ लाग्छ कि यो दार्जिलिङमा जति पनि एडमिनिस्ट्रेसनतिर बसेको हुन्छ एडमिनिस्ट्रेटमा बसेको मानिसहरूले चाहिँ आफ्नो आफ्नो जस्तै खेलकुदको लागि भाषाशैली कल्चरल प्रोग्रामको लागि चाहिँ विभिन्न क्षेत्र आफ्नो आफ्नो एउटा डिपार्टमेन्ट बनाइदिनु हुने चाहिँ राम्रो हुन्थ्यो अनि खेलकुद खेलकुदतिर चाहिँ मानिसहरू राम्रो भएको भए त्यस्तो अब डिफ भि भिन्न भिन्न एउटा डिपार्टमेन्ट आफ्नो आफ्नो भएको भए हाम्रो यहाँको पाहाडका युवाहरू युथहरू कति मान्छे मानिसहरू गेमप्रति राम्रो छ खेलकुदप्रति राम्रो छ उनीहरूले आफ्नो भारत देशलाई रिप्रेजेन्ट गर्नु सक्थ्यो अन्त राष्ट्रिय खेलतिर जानु सक्थ्यो उनीहरूले मेडल ल्याउनुसक्थ्यो तर यहाँ स्कोप नभएको कारणले चाहिँ त्यस्तो हुँदैछ उनीहरू स्कोप नभएको कारणले अगाडि बढ्नु सकेको छैन त्यसै कारण चाहिँ यो पाहाडमा एडमिनिस एडमिनिस्ट्रेटहरूले चाहिँ एउटा डिफिरेन्ट डिफिरेन्ट डिपार्टमेन्ट बनाइदिएको चाहिँ राम्रो